हाम्रोतिर चाहिँ जमिनको पर्जापट्टाहरू नभएकोले गर्दा चाहिँ धेरै समस्याहरू हुन्छ अनि यतातिर यस्तो समस्याहरू परिहाल्यो भने चाहिँ ल्यान्ड रिफर्म अफिस भएकोमा जान्छन्